खास हो भने चाहिँ अब होइन पैसा चाहिँ हामीलाई एकदमै उयो नै पर्छ अहिलेको जुन जमाना उहिलेको जमानामा चाहिँ ब्याङ्कहरू केही हुने थिएन होइन एकदम बिच गाडीघोडा बाटोसाटोहरू नबनिएकोले गर्दा हामीलाई धेरै असुविधा पर्थ्यो होइन ठुलो गाडीहरू आउनुसक्ने थिएन एकदमै बाटो सानो भएकोले गर्दा हामीले अब बोकेर बाटो राम्रो नभएको कारणले गर्दा बोकेर एकदम बाटोसाटो बोकेर जुन नाफामा बेच्दाखेरि पनि हामीलाई नाफा नहुने चिजहरूले गर्दाखेरि चाहिँ एकदम साह्रो परिरहेको हुन्छ र हामीले त्यस्तै बेला हामीलाई पैसा चाहिएको हुन्छ त्यति बेला ब्याङ्कबाट हामीलाई न पैसा दिन्छ आइटिआइ फमहरू नभएको कारणले गर्दा हामीलाई एकदमै साह्रो परिरहेको हुन्छ जतिसक्दो चाहिँ होइन यसको व्यवस्था गर्नु चाहिँ हामीलाई धेरै नै साह्रो पर्छ जति राम्रो हुँदा पनि हाम्रो धेरै राम्रो सुविधाहरू एकदम साह्रो नै पर्छ अनि उस्तै खाले हो भने चाहिँ अब बाटोसाटो बाटो घोडा एकदम राम्रो नै छैन हामीलाई जुन बाटोबाट ठुलो गाडीहरू आउनु नसकेको कारणले गर्दा बोकेर हामी जानुपर्छ बोकेर एकदम भारीको कामहरू गर्नुपर्छ बोकेर जुन त्यसमै हाम्रो बेच्दाखेरि पनि हामीलाई नाफा नहुने कारणले गर्दा एकदमै धेरै साह्रो नै पर्छ